मैले चाहिँ हाटघरबाट एउटा डस्टबिन किनेको थिएँ होइन त्यो डस्टबिन चाहिँ त्यो सेलमा किनेको डस्टबिन यति सााह्रो घटिया घटिया राम्रो पनि थिएन नखप्ने खालको एकै छिनमा भत्किहाल्ने खालको तपाईँहरूलाई पनि त्यही भन्छु सेलको कुराहरू चाहिँ नकिन्नुहोस्